अँ के छ खबर अँ खै त्यही त हौ सल्लाह गरौँ भनेको अरू पनि छ होइन अब हामी दुईजनाको टाउकोमा छोडेको होला सबै मिलाएर लाने कति दिन ट्रिप हुँदैछ हौ हाम्रो हल्दिया

अँ भनेपछि खर्च पानीको के हो व्यवस्था त्यो भनिदिने होइन ग्रुपमा

हल्दिया त त्यो ठिक त्यहाँनिर हामीले त्यहाँनिर पाउन सक्छौँ हल्दियामा सबै त्यो ठाउँ पुगेर के के चाहिँ बोक्नु अँ ए ल ल ल केटाहरूलाई भनेको छ होला नि त है अरूलाई ग्रुपमा अन्त त्यो के गर्नु हौ त्यो फ्लाइट नै ट्रिप त कि गाडीमा जानुपर्ने बाई ट्रेन ट्रेनमै जाउँ है ए अँ अन्त ल मासु मासु केको बोक्ने हो अँ ल सोधौँ न सबैको के के छ प्रिफरेन्स होइन जे जे छ त्यो लिएर जाउँ अन्त अरू त चिकन त तलै पाइहाल्छ होला बोकेर जानु पर्दैन हो

रक्सीको आइटम चाहिँ बोकेरै जानु

अँ अँ त्यो त हो अँ ल ल ल म त मेरो लागि त बोकिहाल्छु म रेड लेबल बोकिहाल्छु हो मेरो लागि त तिमी के खाने तिमी के खाने हो म दुई भाइको लागि बोक्छु नि त अन्त अरूले पनि आफ्नो व्यवस्था गर भनौँ आफू आफै ल ल ल त्यसो भए एउटा एउटा रेड लेबल बोक्छु दुई भाइको लागि अरूलाई बियरसियर के के हुन्छ बोक भन्छु नि होइन के के खान्छ त्यो बोक भन्छु अन्त अँ भात त खाने कुरो आएन होला केटाहरूले त्यहाँ गएर है अँ ल ल ल ल पैसाको पैसाको व्यवस्था के भयो अन्त उठायो कन्ट्रिबिउट कस्तो हुँदैछ हौ अँ ल ल ल ल ल त्यो चाहिँ कन्ट्रिबिउसनको जिम्मा त तिम्रो हो तिमी आफै जान है लु ल ल ल ल म हेरिहाल्छु अरू अँ ल ल ल ल ल